म पाहाडमा बस्छु अनि पाहाडमा हाम्रो ट्युबवेल हुँदैन हामीले चाहिँ पाहाडमा चाहिँ एउटा जग्गाबाट पानी उम्रने गर्छ अनि त्यही पानी चाहिँ हामी गाडीद्वारा या त या त पाइपहरूद्वारा हामी पानी त्यही पानी चाहिँ ल्याएर खाने गर्छौँ अनि त्यो ट्युबवेल चाहिँ प्लेन्समा चाहिँ युज हुन्छ हाम्रो पाहाडमा चाहिँ युज गर्दैन अनि त्यसैले हामी म ट्युबवेलको बारेमा चाहिँ यस्तो केही जानकारी मलाई छैन अनि म त्यस्तो केही भन्नु सक्दैन ट्युबवेलको बारेमा चाहिँ अनि हाम्रो गाउँमा सबैजनाले त्यही पाहाडको पानी पाहाडमा हामीले हामी चाहिँ पाइपहरूबाट अब उयोहरूबाट इना इनारहरू चाहिँ छैन हाम्रो गाउँहरूतिर अनि हामी चाहिँ काहीँबाट पानी पलाएर त्यही पाइपहरूबाट ल्याएर खाने गर्छौँ